नजिकैको पुस्तकालय भन्नुपर्दा चाहिँ दार्जिलिङमा चाहिँ एउटा डिस्ट्रिक्ट लाइब्रेरी छ जसमा चाहिँ तपाईँले त्यहाँ गएर दुईवटा फोटो र एउटा आधार कार्डको जेरक्स दियो भने चाहिँ त्यहाँको लाइब्रेरी कार्ड बनाइदिन्छ त्यो चाहिँ प्रायः स्टुडेन्डहरूको लागि हो अनि त्यहाँ चाहिँ बुक्सहरू पनि अब पहिला धेरै अगाडिको हो पुस्तकालय त्यही कारण बुक्सहरू एकदम राम्रो राम्रो अभाइलेबल छ त्यहाँनिर बुक्सहरू चाहिँ अनि न्युजपेपरहरू पनि डे टु डे न्युजपेपर टेलिग्राफहरू भयो हिमालय दर्पणहरू भयो धेरैवटा न्युजपेपरहरू पनि त्यहाँ पाउन सकिन्छ अनि त्यहाँको जानकारी चाहिँ मैले कसरी पाएँ भन्दा चाहिँ जब म कलेज पढ्थेँ त्यति बेला चाहिँ अब हुन त आफ्नो कलेजमा पनि लाइब्रेरी हुन्छ हाम्रो पनि कलेजमा लाइब्रेरी थियो प्लस आफ्नो कलेजको लाइब्रेरी सँगसँगै उयो डिपार्टमेन्टको लाइब्रेरी पनि हुन्छ तर पनि हामीले कतिवटा अब बुकहरू चाहिँ अब पुरानो पुरानो लाइब्रेरीमै पाउन सकिन्छ नि त त्यही कारण त्यो दार्जिलिङको जिल्ला उयो पुस्तकालय चाहिँ एकदमै पुरानो भएको कारणले गर्दा चाहिँ हामीले त्यहाँको कार्ड बनाएको थियौँ अनि त्यहाँ चाहिँ एक हप्तामा बुक रिटर्न गर्ने नियम थियो अनि त्यहाँनिर धेरैवटा राम्रो राम्रो बुक्सहरू पहिला पहिलाको अपार्ट फ्रम एकाडेमिक बुक बुकहरू अरू बुक्सहरू पनि धेरै धेरै पाउन सकिन्छ अनि म चाहिँ तपाईँहरूलाई के आह्वान गर्न चाहन्छु भन्दा चाहिँ अब यदि अब कोही इन्ट्रेस्टेड छ भने त्यहाँनिर गएर लाइब्रेरी कार्ड इजिली एकदमै अभाइलेबल भइहाल्छ अनि त्यहाँको काम गर्ने कार्यालयहरू पनि एकदमै राम्रो छ अनि तपाईँहरूलाई पुरा हेल्प गर गर्छ अनि कुन चाहिँ बुक कुन चाहिँ उयो उयसमा छ त्योहरू सबै मजाले हेल्प गर्छ अनि त्यहाँनिर अब केहीको अब त्यस्तो असुविधाहरू त केही छैन